पशुपालनमा किसानहरूले सामना गर्नुपर्ने महत्त्वपूर्ण चिजहरू चाहिँ अब घरदेखि हामीले खुल्ला जो छोड्छौँ गाई गोरुहरूलाई बाहिर छोड्छौँ उनीहरू चर्नु भनेर जङ्गल जान्छन् जङ्गल जाने जो टा टाइममा चाहिँ अब बाटोमा रोडघाटहरू पर्छ गाडीहरूमा एक्सिडेन्ट हुने डर या त कोही जहरली चिजहरू जो फ्याँकेको हुन्छ त्यो खाने चिजहरूको डर होइन कोही बेला पानीहरू पर्छ आँधी तुफानहरू आउँछ बज्रीहरू झर्छ बज्रहरूलाई लाग्ने डर रुखहरू ढल्छन् रुखहरूलाई लाग्ने डर धेरै किसिमको डरहरू हुनेछ र जस्तै हामीले गाई गोरुलाई हामीले बाहिर छोडेर हामी कहीँ टाढा गएपछि फर्केर आउने टाइममा पानी पर्ला कि रुखहरू ढलेर केही होला कि या बज्र गिरेर केही होला कि या गाडीले एक्सिडेन्ट गर्ला कि त्यस्तो के होला किनकि मैले आफ्नो टाइममा मैले एउटा यस्तो चिज घटना हेरेको छु किनकि म अगाडि गइरहेको बेला मेरो आँखाको सामने गाडीले एउटा गाईलाई हिर्काएर माऱ्यो त्यो एक्सिडेन्ट हेर्दाखेरि मलाई एकदम अचम्म लागेर नराम्रो लाग्यो र यो घटना कोही पनि गाईहरू जनावरहरूसँग नहोस् म यही चाहन्छु र यसको लागि हामीले के गर्नुपर्छ गाईहरूलाई राम्रोसँग ध्यान दिनुपर्छ र आफू लागेर हुन्छ जानवरहरूको हेरचाह गर्नुपर्छ